अहिले त यो योगाको लागि कतिवटा च्यानलबाट पनि दिन्छ म टिभी कोही कोही बेला टिभी हेर्दाखेरि यो कतिवटा योगहरू सिक्छु त्यहाँबाट चयानलबाट मैले भने नै रामदेव बाबाको पहिला हेर्थेँ मैले अहिले अब कतिवटा च्यानलबाट पनि दिँदैछ यो योगा गर्नु फेरि भएन नानीहरूको स्कुलमा गार्जेनलाई बोलाउँछ अस्ति सेन्ट जोसेफ स्कुलमा मिसहरूले देखाउनु भयो योगाका लागि कतिवटा अब आफ्नो शरीरको फाइदाको लागि उहाँहरूले देखाउनु भयो हामीलाई त्यही सिकेर गर्दैछु यसमा अप्ठ्यारोको कुरो चाहिँ के अब कतिजना बुढा बुढी मान्छेले त्यति साह्रो त गर्नु सक्दैन अब सजिलो सजिलो योगाहरू चाहिँ गर्नु सक्छ